मैले अमाजनबाट एउटा सामान ल्याएको थिएँ इलेक्ट्रोनिक डिभाइस र एकदम राम्रैसँग आइपुग्यो राम्रै मैले हेरेको जस्तै आयो र एकदम राम्रो रहेछ अरू अरू कम्पनीभन्दा चाहिँ यहाँबाट उयो गरेको चाहिँ अर्डर गरेको चाहिँ राम्रै आयो मेरोमा अहिलेसम्म चलिनै रहेको छ फेरि फेरि पनि अर्डर गर्ने वाला छु